हजुर हजुर भन्नुहोस् ए हजुर केको लागि जानकारी होला

ए हजुर अब एक्सट्रा करिकुलमको बारेमा भन्नुपर्दा चाहिँ अब थुप्रै छ अब जस्तै एउटा भयो सिङ्गिङ हुन्छ हो त्यो चाहिँ कति अब तिन बजीसम्म स्कुल हुन्छ त्यहाँदेखि तिन बजीको बाद सिङ्गिङ हुन्छ जो जोलाई गीत गाउने इच्छुक छ है उनीहरूले गीत गाउँछ अब कतिले फेरि डान्स उयो डान्सहरू मनपराउँछ पनि छ उनीहरूले डान्स पनि दिनुसक्छ अन्त त्यहाँदेखि अझै यस्तो थुप्रै कुराहरू छ जस्तै अब स्केचहरू पेन्टिङहरू अहिले एड गरेका छौँ अन्त अरू म्युजिक क्लासहरू पनि छ हो

जस्तै त्यो टेक्नोलोजीहरू हुन्छ नि अब के भन्छ इन्जिनियरिङ अब इन्जिनियरिङ हजुर त्यो अब एकदम उयो प्रिलिमिनेरी स्टेजको हो तेस्तै इन्जिनियरिङको अब सुविधाहरू नि हामी लिन् दिँदैछौँ भर्खरै हालेको त्यो चाहिँ हो अन्त अब कुमुदिनी अब कालिम्पोङमा त ब्यान्ड एउटा स्कुल ब्यान्ड एउटा अब नामी हो एसयुएमाई अस्ति भर्खरै पनि फरेन पनि हामीले अब प्रेजेन्ट गरेर आयौँ ब्यान्ड है अन्त ब्यान्डमा पनि अब नानीहरू इच्छुक छ भने चाहिँ उसले अब त्यहाँ पनि अब उसले जोइन गर्नु सक्छ हजुर अरू त अब त्यति नै छ अहिले त गार्जेनहरूको सल्लाह लिएर थप्नु पर्छ कि सल्लाह लिएर हामी त्यो एक्सट्रा करिकुलमहरू एड गर्छौँ नि ल हुन्छ हुन्छ हुन्छ